हेल्लो दिदी तपाईँलाई हौ मैले अस्ति के हो मङ्गलममा गएर त्यो कुर्ती हेर्नुहोस् ल सेल लागिरहेको कुर्ती भनेको थिएँ नि त्यो कुर्ती त नल्याउनुहोस् हौ ल किन भन्नुहोस् त के हरे धुँदा पनि साइज घट्दो रहेछ होइन अन्त रङ पनि जाँदो रहेछ नि त साइज घटेर टाइट टाइट हुँदो रहेछ अनि त्यही त गइहाल्नु हुन्छ होला भनेर कल गरेको कि नजानुहोस् नल्याउनुहोस् है ल